हाम्रो गाउँघरमा चाहिँ अब महिनामा अब महिनामा एकपल्ट चाहिँ म्याचहरू राख्छ फुटबल म्याच होइन क्रिकेट म्याचहरू राख्छ हो अन्त त्यत अब गाउँघरमा अब महिनामा एकपल्ट अब जसले म्याचहरू राख्दाखेरि चाहिँ जसले जित्छ उनीहरूलाई ट्रफीहरू दिन्छ होइन त्यहाँदेखि चाहिँ गाउँघरको केटाहरू भयो केटीहरू सान सानो नानीहरूदेखि लिएर ठुल्ठुलोहरूसम्म उनीहरू जहिले पनि एभ्रिडे उनीहरू इभिनिङमा गएर उनीहरूले अलिकति वार्कआउट गर्छ अब आफ्नो जिउबाट आफ्नो हेल्थलाई अलिकति फिट राख्नु फुटबलहरू खेलेर त्यहाँदेखि क्रिकेटहरू खेलेर अलिकति ग्राउन्डमा त्यस्तो गर्छ हो त्यहाँदेखि अब फिफ्टिन अगस्त आउँदैछ उनीहरू त्यहाँ उनीहरू अब अहिले गाउँको मान्छेहरू नानीहरूदेखि लिएर सबजना अब एकदमै त्यो फिफ्टिन अगस्तको फुटबल म्याचमा चाहिँ जित्ने जित्छु भनेर उनीहरूले एकदम फिट जिउलाई बडीलाई राखेर चाहिँ उनीहरू अहिले ट्रेनिङ गर्दैछ अन्त त्यही त्यो फुटबल म्याच भयो अब जो गाउँघरमा कतिजना बोल्दैन नचिन्ने मान्छेहरू नानी त्यो टिनेजर्सहरू होइन उनीहरू साथीभाइ हुन्छ अन्त फुटबल अब गाउँघरमा ग्राउन्ड छ भने सबैजना आएर उनीहरू एकता भएर होइन त्यो गर्छ त्यहाँदेखि त्यो गाउँमा जब एक महिनाको एक महिनामा अब म्याच हुन्छ त्यो ठुलो म्याच हुन्छ त्यसमा अब गाउँकोहरूले दोकानहरू थाप्छ त्यो दोकानमा उनीहरूले अब कहिल्यै नबोलेको कहिल्यै नचिनेको मान्छेहरूसँग बोल्नुसक्छ सम्बन्ध राख्नुसक्छ फुटबल म्याच क्रिकेट म्याचहरू पनि कहिल्यै नबोल्नेहरूसँग अब सम्बन्ध राखेर नयाँ साथीभाइ बनाउँछ फुटबल म्याचले अन्त डेल्ली उनीहरू बेलुकैपिछे सबै अब दिनभरि उनीहरू काम गरेर आएको हुन्छ बेलुकाखेरि अब उनीहरू शान्ति भएर उनीहरू अलिकति रमाइलो गर्नु आफ्नो गाउँको ग्राउन्डमा गएर उनीहरू अलिकति फुटबलहरू खेल्नु क्रिकेट म्याच गर्नु उनीहरू महिनाको एक आफ्नो आफ्नो गाउँमा रिप्रेजेन्ट गर्नु गाउँलाई रिप्रेजेन्ट गर्नुको लागि उनीहरू तयारी गर्छ